यदि मैले किसानहरूको मद्दत गर्ने मौका पाएँ भने म तिनीहरूलाई जे चाहिन्छ त्यो नै प्रदान गर्नेछु म तिनीहरूलाई राम्रो पैसा पनि दिनेछु अगर तिनीहरूले राम्रो काम गऱ्यो भने तिनीहरूलाई त्यसकै हिसाबले पैसा दिनेछु